अहिले चाहिँ हाम्रो भारत चाहिँ अब भारतको जनसङ्ख्या चाहिँ निकै बढेर गएको छ होइन अहिले चाहिँ भारत चाहिँ फर्स्ट लेभेलमा आएको छ होइन अब अब पहिलाको मान्छेहरूलाई चाहिँ अब दस रुपियाँ पनि कम्ती लाग्थ्यो होइन अहिलेको मान्छेहरूलाई त झन् पाँच सौ रुपियाँ पनि कम्ती लाग्छ होइन त्यसै गरी चाहिँ गभर्मेन्टले चाहिँ अब हन्ड्रेड डेजको कामहरू दिएको छ होइन अब पहिला त अब पैसा कति भेल्युएबल थियो होइन तर अहिले चाहिँ अब हुन्छ नि अहिलेको मान्छेहरूको चाहिँ अब गोजी गोजीमा पाँच सौ पाँच सौ हुन्छ